हामीले हाम्रो भाषाहरू चाहिँ कहिले बिर्सनु हुँदैन हाम्रो नेपाली भाषा होइन हामीले सानोदेखि यो परम्पराहरूलाई सबलाई नै हामीले मतलब दोहोर्याएर आइरहेको छु अनि अहिले हामी आएर नेपाली भाषा बिर्सनु त भएन नि त अझ हामीले नानीहरूलाई अझ सिकाउनु पर्ने हो अझ नयाँ नयाँ शब्दहरू हामीले सिकाउनु पर्ने हो किनभने हामीले अहिले हाम्रो नानीहरूलाई अथवा भाइ बहिनीहरूलाई हामीले यस्तो भन्नु सिकाएन भने पछि त अन्त भोलि पर्सि उनीहरूको बालबच्चाहरू हुन्छ दाजु बहिनी तब त हाम्रो नेपाली भाषा त हराउँछ अन्त हामी हामीहरू नेपाली भाषा हराएको त नेपालीहरूलाई कसलाई मन मन पर्दैन नित होइन आफ्नो आफ्नो भाषा आफ्नो जातलाई त सबले अगाडि बढाउनु खोज्छ किनभने नेपाली भाषा चाहिँ हामीले हामीले बिर्सनु हुँदैन हामीलाई अझ सिकाउनु पर्छ नानीहरूलाई यस्तो बोल्नु पर्छ होइन ठुलो मान्छेसँग यसरी नेपाली कति मतलब मिठो भाषाले बोल्नु पर्छ हामीले त्यो एकदम नेपाली भाषा चाहिँ बोल्नु हुँदैन बिर्सनु हुँदैन हामीले किनभने हाम् किनभने हाम्रो जात नेपाली हामीले आफ्नो भाषा बिर्सनु त सक्दैन तर नेपाली भाषा पहिलाको मान्छेहरूले कति मजाले बोल्थ्यो होला अहिलेकोहरूले कति म त कस्तो डिफ्रेन्ट टाइपले बोल्छ त्यो त अहिले देखिरहेको छ हामीले त्यो पहिलाको मान्छेहरू भन्दा धेरै भन्दा धेरै राम्रो धेरै राम्रो चाहिँ हाम्रो भाइ बहिनीहरूलाई सिकाउनु पऱ्यो उनीहरूलाई हामीले सिकाउँछ उनीहरूले उनीहरूको भाइ बहिनीहरूलाई सिकाउँछ होइन नेपाली भाषा चाहिँ हामीलाई बिर्सनु चाहिँ भएन